हजुर अब म चाहिँ अब एउटा गीतकार पनि हो अनि म चाहिँ गीतहरू गाउने गर्छु प्राय जस्तो गीतहरू गाउने गर्छु अनि गीतहरू चाहिँ क्रिश्चियन गीतहरू गाउने गर्छु पहिला चाहिँ मैले एकदमै नेपाली गीतहरू गाएर एकदमै राम्रो गीतहरू गाउने गर्थ्ये अनि यी दिनहरूमा चाहिँ मैले एकदमै प्रभुको गीतहरू गाइकिन मैले प्रशंसाहरू गर्ने गर्छु यी समयहरूमा सो मलाई गीत गाउने एकदमै मनपर्छ त्यही कारण म गीत गाउँछु अनि दोस्रो कुरो म गिटार पनि बजाउँछु है गिटार बजाउँदा पनि मलाई एकदमै आनन्दित मिल्छ त्यही भएर म गिटारहरू पनि बजाउने गर्छु अनि एकदमै मैले सिकिराखेको छु यी दिनहरूमा अझै गिटार अझै असल तरिकाले बजाउनुको लागि म सिकिराखेका छु अनि दोस्रो कुरो चाहिँ मैले एकदमै अहिले मैले क्लास पनि गरिराखेका छु अनि त्यो डे अनन्त अझै मैले सिक्दै जाँदैछु अनि सिक्दैछु अझ असल तरिकाले म यो कुरोहरूलाई नै मेरो असल फ्युचरमा पनि मलाई यो कुरोहरूले मलाई सहायता गरोस् भनिकिन मैले सिकिराखेका छु अन्त अनि दोस्रो कुरा चाहिँ मलाई एकदमै फुट एकदमै पेन्टिङहरू गर्नु चाहिँ एकदमै मलाई राम्रो लाग्छ अनि त्यो पेन्टिङहरू पनि म गर्छु थोरै गर्छु अनि मैले यी दिनहरूमा प्रेक्टिसमै छु सिकिराखेको छु यी दिनहरूमा अनि मैले सिक्दैछु अनि असल तरिकाले भयो भने पछि फ्युचरका लागि पनि यो कुरोहरूले मलाई सहायता गर्ने छ है गर्छ त्यही कारण म यही यही गरिराखेका छु गीतहरू गाउने कुरोलाई मैले सिकिराखेका छु अनि गिटारहरू गर्छु अनि गिटारहरू बजाउँछु अनि पेन्टिङहरू पनि गर्ने गर्छु अनि त्यसरी नै मैले धेरैवटा कुरोहरू मैले सिकिराखेका छु यी दिनहरूमा सो मैले समटाइम्स ड्रम्सहरू पनि म बजाउँछु लिटिल बिट है अनि ड्रम बजाउने गर्छु अनि गीतहरू म गाउँछु अनि धेरैवटा असल असल गानाहरू मैले यस्तो असल असल गानाहरू म राम्रो लाग्छ अनि म त्यो गीतहरूलाई मैले गाइकिन प्रशंसा महिमा दिने कामहरू म गरिराखेका छु यी दिनहरूमा अनि प्रभुलाई महिमा भएको छ सबै कुरोहरूबाट अनि मैले चाहिँ यिनै गीतहरू गाउँदै प्रशंसा गर्दै हिँडिराखेका छु सिक्दैछु अझै म सिक्न चाहन्छु यो कुरोहरूले नै मेरो फ्युचरमा नि एकदम असर कुरो के कुरोहरू हुन्छ जस्तै मलाई लाग्छ अनि यही कुरोहरूले नै मलाई अघिबाट एकदमै सहायता पुर्याउने पुर्याउँछ जस्तो मलाई लाग्छ है हुन्छ म मेरो कुरोहरूलाई म यतिमै राख्छु